फुलहरू रोप्नु मनपर्छ राम्रो राम्रो फुलहरू रोपेर घर वरिपरि झ्वाट झ्वारझुट्ट फुलाएर राख्नु मनपर्छ त्यो पुलहरू रोप्नु कसरी भन्दाखेरि आफूले सिकेर आफूले कोसिस गरेर रोप्छु अनि कोही चाहिँ साथीहरूले सिकाएर साथीहरूलाई सोधेर कसरी रोप्नु कसरी रोप्दा राम्रो फस्टाउँछ भनेर हामी चाहिँ सोध्छौँ अन्त त्यसरी नै रोपेर फुलाएर राम्रो देख्ने बनाउँछौँ राम्रो बलियो गार्डनहरू जस्तो बनाउँछौँ